अहिलेको युवाहरूले संस्कृति मान्दैन बरु इङ्ग्लिस गाना सुन्छ गिटार बजाउँछ भायोलिन बजाउँछ किसिम बजाउँछ तर मादलहरू बजाउनु यिनीहरूले मन गर्दैन मादलहरू बजाउन मन गर्दैन नेपाली गीतहरू यिनाहरूले सुन्दैन इङ्गलिस इङ्गलिस गीतहरू मात्रै सुन्नु भन्छ भन्नु भने इङ्गलिस स्कुलमा पढुँ भन्छ नेपाली यिनीहरूलाई गाह्रो मान्छ पढ्न पनि लेख्नु पनि बरु यिनीहरूले इङ्गलिस सजिलो मान्छ